हाम्रो गाउँमा चाहिँ सर्पले ठुङ्यो भने अब पहिला झारफुकै गर्थ्यो त्यहाँदेखि अहिले अहिले चाहिँ अब दबाई पानीको व्यवस्था हुन्छ अब पहिला चाहिँ झारफुकै गरेर पनि जाती हुँदै थियो झारमौरोहरूले पनि झार्छ भन्छ अहिले अब एउटा एउटा विश्वास पनि होला अहिले हस्पिटलतिर पनि प्राय कुदाउँछ इन्जेक्सन गर्छ पहिला चाहिँ अब झारफुकले पनि जाती हुन्थ्यो